म चाहिँ अब मर्चा बनाउँछु होइन मर्चा बनाउँछु त्यो मर्चा चाहिँ के केमा काम लाग्छ भन्दाखेरि रक्सीमा पनि काम लाग्छ रक्सी बनाउँदा पनि काम लाग्छ जाँड बनाउँदा पनि काम लाग्छ होइन जाँडै खाँदा पनि हुन्छ त्यो जाँडको रक्सी बनाउँदा पनि हुन्छ अन्तखेरि म चाहिँ मर्चा बनाएर चाहिँ मर्चा चाहिँ एउटाको पन्ध्र रुपियाँ गरेर बेच्छु होइन धेरै धेरै लानेलाई चाहिँ बाह्र रुपियाँ तेह्र रुपियाँ गरेर पनि बेच्छु